पहिला हामी हिँडेर जान्थ्यौँ अहिले हामी गाडीमा जान्छौँ अनि पहिला हामी उयो के भन्छ गोरुले गोरु जोत्थ्यौँ गोरुले बारी जोत्थ्यो अहिले हामी ट्य्राक्टरले जोत्ने गर्छ होइन अन्त पहिला हामी अब ब्याङ्कतिर भयो ब्याङ्कमा ब्याङ्कतिर भयो ब्याङ्कमा हामी खाता भरे खाता भरे खाता भरेर पैसा निकाल्ने गर्थ्यौँ अहिले एटिएममा निकाल्छौँ अहिले एटिएमबाट निकाल्छौँ त्यस्तै त्यस्तोहरू टेक्नोलोजीबाट हामीले गर्दै गर्छौँ